हेलो मैले अस्ति एउटा पयान्ट मगाएको थिएँ हुनु त मैले कहिले मगाएको कि कस्तो मजाको रहेछ कस्तो कम्फर्टेबल रहेछ कति लगाइसकेँ हुन त एक वर्ष भयो होला एक वर्ष भयो नि कति धुँदै लगाउँदै धुँदै लगाउँदै गर्छु हो रङ पनि नजाँदो रहेछ कस्तो कम्फर्टेबल मिसोबाट मगाएको हो मैले मिसोबाट मगाएको हो अहिले फर्स्ट प्रडक्ट नि मेरो यो एकपल्टमा एकपल्ट खालि म मगाएको थिएँ प्यान्ट मगाएको थिएँ कस्तो राम्रो राम्रो आएछ कस्तो कम्फर्टेबल रङ पनि नजाँदो रहेछ अब यही अहिले यहाँ बजार कर्सियङ बजारमा गयो भने पन्ध्र सय सोह्र सयदेखि कम्ती भन्दैन यही प्यान्ट

त्यही त त्यही हो नि अब दसैँ लाग्यो महँगो भन्छ बरु भन्दा अनलाइन सपिङ गरावोस् मैले त मिसोमा गरेको मजाको हुँदो रहेछ मिसोको प्रोडक्टहरू आब त्यही निलो प्यान्ट मैले निलोमा मगाएको अब त्यो सोच्दै छु कालोमा मगाउ भनेर मजाकै आउँदो रहेछ हुन त अब अरूको त थाहा भएन तर मेरो त अहिलेसम्म मजाकै आएको रहेछ मजाकै आएको छ अब त्यो कालोमा मगाउनु पर्यो कस्तो कम्फर्टेबल हुन्छ नि कस्तो कम्फर्टेबल छ यो प्यान्ट रङ पनि गएन एक पल्ट गएन यसको रङ अब चाहिँ कालोमा मगाउनु पर्यो म

ल ल ल ल